पुरुष अनि महि महिलाको भूमिका चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पुरुष मान्छे चाहिँ अब हस्बेन्ड मान्छेहरू चाहिँ बाहिर गएर पैसा कमाएर घरमा ल्याउने म वाइफले चाहिँ घरको कामहरू गर्ने घर सम्हाल्नेहरू गरी गर्थ्यो है त्यहाँबाट अब काम त्यही अब कसरी छुट्याउँछ हस्बेन्ड वाइफको घरको घरमा अब कमाएर ल्याएर घरमा चाहिँ कसरी गर्थ्यो भन्दाखेरि चाहिँ अब एकजनाले ए एउटा काम भाँडा धुँदैछ भने अर्कोले लुगा धुने अर्कोले बढार्ने हौ यस्तो काम बाढेर गर्छ मिलेर गर्छ है र एउटा अब अब अहिले चाहिँ पहिलाको जस्तो खालके चाहिँ छैन अब बाहिर छोरा हस्बेन्ड गएर काम गर्नैपर्छ भन्ने छैन अहिले चाहिँ अब पुरुष पुरुष मात्रै काम गर्नु जान्छ भन्ने होइन महिलाले महिला जाति पनि काम गर्नुसक्छ बाहिर गएर काम गए काम गरेर कमाएर ल्याउनुसक्छ आइ अहिले चाहिँ अब पहिलाको जस्तो चाहिँ छैन